म रेसिपीहरू सिक्नका लागि धैरै विभिन्न च्यानलहरू हेर्छु र मेरो मनपर्ने सेफहरूलाई मो युट्युबमा पनि फलो गर्छु यसरी नै इन्डियन रेसिपीहरूको लागि म रन्बिर ब्रार सन्जिव कपुर गरिमा अरोरा र कुनाल कपुरहरूलाई फलो गर्छु र नेपाली खानाको लागि म छितेन डुक्पा र सेफ सन्तोष साहको चाल च्यानल हेर्ने गर्छु टिभीमा पनि म फुड च्यानलहरू हेर्छु जस्तै टिएलसी फुड च्यानल इत्यादिहरू